गाईहरूमा है एउटा रोग हुन्छ तपाईँको भ्यागुते रोग भन्छ त्यसलाई हामीले के हरे गाउँले गाउँले हिसाबले हामीले त्यसलाई रोक रोकथाम गर्दाखेरि हामीले पुरानो खोसेलाहरू दिएर है त्यसलाई नुनहरू बारन गरेर खोसेला दिँदाखेरि चाहिँ रोकथाम बन्द हुन्छ र अर्को रोग गाईकै अब अहिले नयाँ चल्ती त एउटा लम्पी भाइरस भन्ने छन् त्यस्को आहिलेसम्मन रोकथाम कुनै पनि छैन त्यसलाई एउटा एन्टिबायोटिक डोज है जरोको दबाईहरू दिएर चाहिँ आलिकति हामीले रोकथाम गर्छौँ र त्यसको कुनै अहिलेसम्म दबाई पनि उपलब्ध चाहिँ भएको छैन र एउटा कुखुराको भनौँ भन्दाखेरि एउटा तपाईँको भ्यागुते रोग हुन्छ है हामीले त्यो भ्यागुते रोगलाई हामीले बेसार लगाएर हामीले एउटा जाती पार्ने एउटा गाउँले दबाई गर्छौँ र एउटा तपाईँको छ खोरखोरे भन्छौँ है खोरखोरे कुखराकै रोग हो र खोरखोरेको चाहिँ तपाईँको हामीले प्याज र बेसार खुवाउँदाखेरि जाती हुन्छौँ हामीले गाउँले हिसाबले चाहिँ त्यति हामीले खुवाउँदाखेरि चाहिँ खोरखोरे बिमार चाहिँ जाती हुन्छ